ए हेलो गुड मर्निङ बहिनी

ए केको लागि होला नि ए हजुर हजुर हजुर त्यो प्लम्बर भाइहरू पनि त्यो बाहिर गएको छ कि म यसो हजुर भ्याउँछ होइन म फोन गरिहेर्छु नि एकपल्ट तपाईँको आयो भने त के काम भइहाल्छ नि हजुर हो त ए हुन्छ हुन्छ अब सामानहरू के लाग्छ कति है हजुर हजुर रेट त अहिले बडेको छ हौ अब त्यो अब कतिको लामो छ है त्यही उयो अनुसार हुन्छ हजुर हजुर ए हजुर हजुर हजुर खाली त खाली नै छ कि उनीहरू बाहिर गएर अर्को जग्गा गइरहेको छ नि त अन्त म फोन गरिदिन्छु कि अन्त आइपुग्छ हजुर हजुर ए हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ ए हुन्छ हुन्छ तपाईँलाई पनि जरुरी नै छ होला नि त हजुर हजुर हजुर ए ए हजुर हजुर हजुर त्यही त है चिनाजाना मान्छे है